अहिले हाम्रो गाउँमा जलको सुबिस्ता धेरै छ तर आजकल त पुरै पानी कम्ती भएको देख्न आएको छ किनभने धेरै जस्तोले पानी अब तानिरहेका छन् यता वा उता गरेर लगिरहेका छन् त्यसले गर्दा पानीको धारा पनि सुक्न लागेको छ त्यसैले हामी चाहिँ के गरौँ भने नि पानीलाई चाहिँ अलिक राम्रो गरेर चाहिँ राखौँं किनभने कति पानी वेस्ट भएर गइरहेको हुन्छ त्यो पानीलाई चाहिँ एउटा ट्याङ्कीमा मजाले राखेर हरएक घरमा सुबिस्ता बनाउनु सकिन्छ